हेलो तपाईँ जोमेटो अनलाइनबाट बोल्नु भएको हो हजुर तपाईँलाई हामीले जुन अर्डर दिएका थियौँ त्यो अर्डरको मुताबिक जुन हामीले मेसेज पाएका छौँ अनि त्यो मेसेजले चाहिँ हामीमा सामान प्राप्त भयो डेलिभर भयो भनेर आएको छ तर अहिलेसम्म त्यो सामान आइपुगेको छैन अनि मैले चाहिँ तपाईँहरूलाई दसवटा पिजाको अर्डर दिएको थिएँ तर अहिलेसम्म हाम्रोमा आइपुगेको छैन तपाईँहरूबाट किन चाहिँ यो कुरा भइराखेको छ आज मेरो घरमा जो बाहिरबाट गेस्टहरू आएको छ उहाँहरूको लन्चको निम्ति मैले त्यो कुरालाई अर्डर दिएको हो तर अहिलेसम्म मेरोमा आइपुगेको छैन किन चाहिँ आइपुगिरहेको छैन आज तपाईँहरूले ढिलो गर्नु भएको कारणले गर्दा आज मेरो गेस्टहरू भोकै फर्किनु पर्ने यस्तो खालको बाध्यता भइरहेको छ अनि मेरो गेस्टहरूले लगभग डेढ घन्टाभन्दा अगाडिदेखि नै त्यो लन्चको निम्ति पर्खेर बसेको छ तर तपाईँहरूबाट आइपुगिरहेको छैन किन चाहिँ ढिलो भइरहेको छ किन चाहिँ तपाईँहरूले यस्तो लेट गर्नु हुँदैछ किन तपाईँहरूले मेसेज चाहिँ दिइसक्नु भयो डेलिभर भयो भनेर तर सामान चाहिँ किन हाम्रो माझमा आइपुगिरहेको छैन आज तपाईँहरूले ढिलो गर्नु भएको कारणले गर्दाखेरि आज मेरो गेस्टहरूमा धेरै समस्याहरू भइरहेको छ उहाँहरू टाढोबाट आउनुभएको हो उहाँहरू जानुपर्छ उहाँहरू गएर साँच्ची नै फ्लाइटमा जानुपर्छ फ्लाइट छोडिने डर हुन्छ त्यही कारणले गर्दा तपाईँहरूले यो कुरालाई चाहिँ समयमै गरिदिनु पर्ने थियो तर तपाईँहरूले समयमा नगरिदिएको कारणले गर्दा एकदमै तपाईँहरूसँग हामीलाई यो विषयमा चाहिँ गुनासो छ किन चाहिँ तपाईँहरूले त्यो कुरालाई चाहिँ समयसम्म समयमा चाहिँ ल्याइदिनु सक्नुभएको छैन किन तपाईँहरूले चाहिँ यो कुरालाई चाहिँ तपाईँहरूले हल्का सोचिराख्नु भएको छ किन यो कुरालाई चाहिँ तपाईँहरूले इजी लिइराख्नु भएको छ आज तपाईँहरूको तपाईँहरूको पो कुराहरू तपाईँहरूको पो कामहरू चल्दैछ तर हाम्रो कामहरू चाहिँ तपाईँहरूको त्यो कुराले गर्दा रोकिरहेको छ किन चाहिँ रोकिरहेको छ आज तपाईँहरूको ढिलो भएको कारणले गर्दा अनि मेरो गेस्टहरूमा पनि धेरै प्रोब्लम भइरहेको छ अनि म एउटा मेरो गेस्ट भएको कारणले गर्दा मलाई त्यो दृश्यहरू देख्दा मलाई अलिकति लाज लाग्ने सरम लाग्ने कुराहरू भइरहेको छ आज मैले पर्खाइरहेको छु खा खा खाना आएको छैन मैले उहाँहरूलाई पर्खिनुहोस् न आउँदैछ भनेर भनिरहेको छु तर उहाँहरूले त्यो कुरालाई लिई दिइसक्नु भएको छैन अन्त कतिचोटि चाहिँ मैले मेरो गेस्टहरूलाई चाहिँ ढाँटेर राख्नुपर्ने अनि कति समयसम्म चाहिँ मैले मेरो गेस्टहरूलाई चाहिँ यसरी भनिराख्नु पर्ने अनि यो विषयमा चाहिँ एकदमै तपाईँहरूले चाँडोभन्दा चाँडो जस्तो तपाईँहरूले मेसेज पाउनुहुन्छ त्यस्तै नै त्यो कुरालई चाहिँ समयमै पुऱ्याइदिनु हुन् भएको भए चाहिँ हाम्रो निम्ति एकदमै हाम्रो निम्ति मात्रै होइन सबैको लागि नै सुविधा हुन्छ अनि कतिलाई त अब यस्तो खालको समय पनि हुन्छ जसले चाहिँ सामान रिसिभ गऱ्यो त्यता त्यतै त्यो कुरालाई लिएर जान पर्ने पनि हुन्छ अनि यो त आज मेरो गेस्टहरूसँग भएको छ आज कति व्यक्तिहरूसँग यह कुराहरू भइरहेको छ जुन व्यक्तिहरूले चाहिँ समयमा डेलिभर नभएको कारणले गर्दा कतिवटा कुरो उनीहरूको कामहरू छुट्टिँदैछ कतिवटा उनीहरूको कुराहरूलाई चाहिँ उनीहरूले पुरा गर्नु सकिरहेको छैन अनि यो कुरामा चाहिँ एकदमै तपाईँहरूसँग गुमासो गुनासो छ तपाईँहरूले आउँदो दिन आउँदो समयहरूमा चाहिँ यो विषयमा याद गरिदिनुहोस् भनी म तपाईँहरूलाई रिक्वेस्ट गर्छु आज मेरो जस्तै समस्या चाहिँ अरूको पनि हुनसक्छ जसरी मेरो गेस्टहरू अब फर्केर जानुपर्छ त्यो गेस्टहरूलाई समयमा पुग्नुपर्छ ए एयरपोर्ट समयमा पुग्नुपर्छ कारण समयमा पुगेन भने फ्लाइट छुट्टिने डर हुन्छ त्यसरी नै आज यो खानाको कारणले गर्दा यो डेलिभर ढिलो भएको कारणले गर्दाखेरि आज मेरो गेस्टहरूलाई समस्याहरू भइरहेको छ त्यसरी नै आउँदो दिन आउँदो समयहरूमा चाहिँ यसरी समस्या नभएको होस् तपाईँहरूकोबाट भनेर म तपाईँहरूलाई सुझाव अनि सल्लाह दिन चाहन्छु